हाम्रो घरमा चाहिँ गाई पालेको छौँ र हामी अब गाईलाई चाहिँ प्रायः भुइँ घाँस नै दिने गर्छौँ र अब अरू प्रकारको पशु आहारहरू चाहिँ हामी के दिन्छौँ भन्दा हिमुलबाट दिएका एउटा सरकारी घाँस छ जसलाई नेपियर भन्छ त्यो हामी दिने गर्दछौँ र हिमुलबाटै एउटा एक किसिमको क्याटल फिड भन्थ्यो हामी चाहिँ फिड फिड भन्थ्यो पहिला र तर त्यो चाहिँ क्याटल फिड रहेछ त्यो हामी दिने गर्छौँ र अझै हामी अब मकै पिसेर त्यसमा पिना हालेर दाना बनाएर पनि दिने गर्दछौँ र अब परालहरू किनेर त्यसलाई काटेर दानामा मिसाएर कुँडो बनाएर पनि हामी खुवाउने गर्दछौँ र अब स्वस्थ उत्पादन प्राप्त गर्नका लागि चाहिँ हामी गाई गोरुहरूलाई एउडा गुर्जो भन्ने लहरा हुन्छ त्यो पनि खुवाउँछौँ त्यसले चाहिँ ए भन्छ अब त्यो खुवाएपछि चाहिँ अब पशुहरू गाई गोरुहरू एकदम हृष्टपुष्ट भएर आउँछ र यही हो अब स्वास्थ्य बढाउनको लागि चाहिँ यी दानाहरू फिड पिना र मकैहरू नै दिने गर्दछौँ